पहिलाको जमानामा खेती गर्नुको लागि कि त त्यति साह्रो राम्रो साधन थिएन हलो जुवा आदिको प्रयोग गरेर खेतीहरू गरिन्थ्यो भने आजको जमानामा नयाँ नयाँ हतियारहरू टेलर मसिनहरू भयो ट्रेक्टरहरू भयो आदिको ले जमीनहरू तयारी गर्नु सजिलो छ कुनै प्रकारको मान्छेको त्यति जरुरी पर्दैन एकजना मान्छे छ भनेदेखि एकजना ड्राइभरले ट्रेक्टर चलाएर कैयौँ जमीनहरू जोत्न सक्छ त्यस्तै प्रकारले हाम्रो पाहाडी इलाकामा टेलर मिसिन आएकोले गर्दाखेरि बारीहरू खन्नुलाई कति नै सजिलो भएको छ त्यसमा अरू नयाँ तरिकाहरूमा के छ भनेदेखि जुनै पनि अन्नहरू उत्पादन गर्नुको लागि अनि आजकल हाइब्रिडहरू बिउहरू पाइन्छ आरामले अनि सजिलैसँग त्यसलाई उ उमार्न र फलाउन सकिन्छ कुनै पनि सागसब्जीलाई कुनै पनि समयमा आजकल लगाएर उपार्जन गरेर उपयोग गर्न सकिन्छ त्यस्तै प्रकारले नयाँ नयाँ फलफुलहरू पनि आजकल हाइब्रिड हुनाले सानो उमेर सानै बोट हुँदाखेरि पनि धेरै फल्नेहरू आजकल विकसित भइसकेको छ